भाइ माइत जानु थियो म तिमीलाई गाडी बोलाएको थिएँ बिहान आठ बजी तिमी आएनौ तिमी होस् ल नआउ म अर्कै गाडी लिएर गएँ मेरो आमा बिमारी हुनुहुन्छ माइतमा

म छिट्टो जानु पर्नेछ तिमी आएनौ होस् ल आज म अर्कै गाडी लगेर गएँ तिमी नआउ अब मेरो आमा कस्तो सिरेसी हुनुहुन्छ कस्तो अर्जेन्ट थियो तिमी आइपुगेनौँ अर्कै गाडी लगेर गएँ ल भाइ म होस् अब नआउ